मैले मेरो जीवनमा यस्तो केही मौका पाएछुँ भने चाहिँ पहिला सुरुमा चाहिँ म पोखरा जान्छुँ पोखरा गएर चाहिँ फेवातालमा गइकन डुङ्गा चढे्र चाहिँ त्यहाँको नजाराहरू हेर्न मन छ डुङ्गा चढे्र घुम्न मन छ होइन अर्को चाहिँ म न्यू योर्क जान्छुँ न्यू योर्क भन्दा पनि अब त्यो आउट कन्ट्री जान्छुँ न्यू योर्क पनि जान्छुँ त्यहाँदेखिको दुबई पनि जान्छुँ होइन दुबई चाहिँ मलाई बुर्ज खलिफा लाइभ हेर्न मन छ हो अनि त न्यू यर्कमा गएर चाहिँ बारमा डान्स गर्ने चाहिँ मेरो ठुलो इच्छा छ तर म गर्छु नै गर्छु ढिलो भयो भने पनि छिटो भयो भने पनि